ए हजुर दिदी भन्नुहोस् न ए अँ हजुर हजुर हजुर हजुर को हो यो चाहिँ लेडिज मात्रै हो कि जेन्ट्स लेडिज सबै मिलेको छ ए हजुर के पकाएरै खाने कि उयो बनाएर लाने सिलिन्डरहरू लानुपर्ने हो

ए अँ हुन्छ हुन्छ हुन्छ मैले कल गर्नु आँटेको थिएँ तपाईँलाई कि राम्रै भयो तपाईँले गरिहाल्नु भएछ हो उम् कति बजी निस्किनु बिहान कहाँ कहाँ भेला हुनु होइन कहाँ भेला हनुपर्ने ए अँ सबैलाई भनिदिनु भएको छ होला नि त टाइम त है हुन्छ ए हजुर ए हजुर ए मेरो पैसा हालिदिनु भएको छ तपाईँले

ए

अब ननभेज सबैजना ननभेज छ भने त त्यति मटन र चिकन दुइवटै छ भक्कु नलैजाउँ हौ पकाइरहने टाइम पाउँदैन कि ए अँ उनीहरूको लागि अब के गर्नु त्यही पनिरहरू होला नि कि के लानु कि केही नयाँ आइटम सोचौँ न

हजुर उम्

हुन्छ हुन्छ हजुर हजुर अँ ठिकै छ होइन म एक्चुवलमा म त्यहाँ गएको छुइनँ कि मेरो फर्स्ट टाइम पनि हो ठिकै छ मलाई त जहाँ गयो भने पनि ए अँ हुन्छ हुन्छ अहिले के सल्लाह हुन्छ त्यहाँ ग्रुपमा छोडिराखिदिनुहोस् न दिदी हजुर म अलिकति बिजी छु कि म मलाई फेरि त्यहाँनेर वाट्सएप गरिदिनुहोस् न ल हुन्छ दिदी हुन्छ